हाम्रो कालिम्पोङ जिल्लामा धेरै जातिहरू बस्ने गर्छ जस्तै राई लेप्चा भोटिया छेत्री बाहुनहरू अनि हामी एउटै गाउँमा एउटै समाजमा एकदमै मिलेर बस्ने गर्छौँ हामी आफ्नो संस्कृतिहरू आफू एक अर्कासँग मिलेर बस्ने गर्छौँ अनि हामीलाई आफ्नो संस्कृति एक अर्काको संस्कृति भाषाहरू पनि सेयरहरू गर्ने गर्छौँ अनि हामीले आफ्नो संस्कृतिलाई एकदमै रूपमा बढाउने कामहरू पनि गर्छौँ एक अर्काको मददहरू गरेर अनि हाम्रो परिवर्तन भने हाम्रो राईमै भन्नु पऱ्यो भने राईमा पनि हाम्रो धेरै पहिलाकोभन्दा अहिले धेरै परिवर्तनहरू आएको छ जस्तै ल्याङग्वेजमा भयो कल्चरमा भयो पहिला हामी राई भाषाहरू बोल्ने गर्थ्यौँ राई कल्चरहरूमा गर्ने गर्थ्यौँ तर अहिले त्यो प्रायः रूपमा एकदमै घटेर गएको छ